हेलो

ए हजुर अँ म तपाईँलाई है यो ग्रुपहरूमा सिनियर सिटिजनको ग्रुपमा देख्दैछु तपाईँले जलपाइगुडी डिस्ट्रिक्टबाट बिलङ गरिराख्नुभएको छ अनि तपाईँले सबै चाडपर्वहरू है अझ यहाँ यसरी मनाइराखेको मैले देखिराखेको छु र यो सबै कुराहरू चाहिँ है यो ठाउँहरूमा चाहिँ पहिला है पारम्परिक रूपमा थियो कि वा अहिले भर्खरै फिलहालमा यो सुरु भएको हो हजुर हजुर हजुर म पत्रकार बोल्दैछु अनि मैले त्यहाँको बारेमा जान्न चाहे अनि यो जुन फेस्टिभलहरू मनाइराखेको छ यो पहिलैदेखि सुरुवात थियो कि अनि है तपाईँको एरियामा तपाईँको समाजमा होइन अब त्यहाँको मानिसहरूले चाहिँ कस्तो प्रकारले चाहिँ अब यो कुराहरूलाई चाहिँ लिने गर्छ कस्तो नजरले चाहिँ हेर्ने गर्छ कतिको युनिटी चाहिँ है त्यो फेस्टिभलहरू मनाउँदा गर्दा एक दुसरामा बाँडचुँड गरेको तपाईँ पाउनुहुन्छ हजुर हजुर ए हजुर सबै भनेपछि सबै मिलेर अब एक दुसरामा साझा नै हुन्छ हुनेगर्छ है त्यो कुराहरू है एकदमै राम्रो लाग्यो है तपाईँहरूको गाउँको बारेमा जान्ने मौका पाएँ अनि देख्ने मौका पाएँ हुन्छ धन्यवाद जानकारीको लागि हुन्छ यसरी हामी है यस्तै कुराहरूमा हामी तपाईँहरूलाई सम्झने गर्छौँ धन्यवाद